मेरो घरमा शौचालय छ हो र अब शौचालय नहुनुको चाहिँ धेरै नोक्सानहरू छ शौचालय नहुँदाखेरि धेरै असुविधाहरू हुन्छ होइन पाहुना पातहरू आउँदाखेरि अब धेरै असुविधा हुन्छ पाहुना पात त किन अब घरकै मान्छेहरूलाई पनि बेला बेला होइन टोइलेटहरू जानु पर्दाखेरि कहाँ जङ्गलतिर जानु पर्छ शौचालय छ भन् त्यही त्यस्तो असुविधा हुँदैन